कम्ती बहिनीले कतिको लानु भएको थियो पाँच हजारको पाँच हजारको लग्यो भने बहिनी त्यो त्यसमा डिस्काउन्ट साह्रो ज्यादा दिनु सकिँदैन हो तिमीले कम्तीमा भनेको पनि तिमीले दस हजारको लग्यो भने तिमीलाई फिफ्टिन पर्सेन्ट गरिदिन्छ नि हजुर हामीले बिल बिल दिइसकेको छ बिल कतिको पाएको छ हजुर हजुर हजुर हजुर हो ए ठिकै छ म मिलाइदिन्छु नि अलि अलि

अब तिमीलाई अस्ति टेन पर्सेन्ट दिएको थिएँ हो त्यसमा अब अझ पाँच पर्सेन्ट बढाइदिन्छु

बन्डलमा भन्दा पनि अहिले त्यो जुन चाहिँ खुला बेच्छ नि सिङ्गल त्यो चाहिँ दस रुप्पे गोटा भइरहेको छ हो पहिला पाँच रुप्पे थियो अहिले दस रुप्पे भएको छ त्यो पेपरको दाम बढेको बढेको छ नि तिम्रो हुन्छ त्यसमा त्यसमा मिलाइदिन्छु तिमीलाई टेन पर्सेन्ट दिइहाल्छु नि कति लाग्छ हो हजुर

त्यही तिमीले अब एक सय रुप्पेको लग्यो भने नि तिम्रो दस रुप्पे घट्छ

आठवटाको सिधै तिम्रो भयो दसले असी भयो

त्यसको टेन पर्सेन्ट काट्दा कति तिमीले हिसाब गर न

हुन्छ हुन्छ पठाउनु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ वेलकम